हेलो अँ अच्छा ए तपाईँ राम्रो गर्नु भयो अँ अँ अँ ए थापा हुनुहुन्छ अँ हो हो नि अँ अच्छा

पहिले अच्छा अँ पहिले बहुत राम्रो थियो एकदम राम्रो कम्पनी थियो राम्रो पगार थियो सबैले घर घर पाउँथे घर रासिनहरू पनि पाउँथे अन्त दाउरा पानी पनि दाउरा पानी पनि पाउँथे अहिले चाहिँ छैन मान्छेको केही पनि छैन खालि त्यो गरेको तलब म म मात्रै पाउँछ अरू केही पनि छैन जति छ बोनस पनि एकदम कम्ती मात्रामा दियो हो नि म त्यो पनि त्यो पनि आफ्नो खुसीले अब खुसीले कम्पनीको के हो कसो हो केही पत्तो छैन

तल एकदम तलै आइसक्यो नि तल आज कि भोलि जस्तो छ अँ एकदमै त्यो राम्रो थियो नि अहिले पानी छैन दबाई छैन केही पनि छैन कति आउँछ एकदिनमा आएर बस् अहँ खोइ त भन् भन्नु त भन्छन् यसो गरेँ उसो गरेँ भन्नु भ भन्छन् तर केही पनि गरेको छैनन् आइलेसम्म अँ छैन नि छैन नि केही पनि छैन दबाई पानी केही पनि छैन फाल्टु गभर्मेन्टले जो दिँदैछ त्यही मात्रै छ अहँ पाएको छैन पाएको छैन यहाँ छैन बोनस पनि आफ्नो खुसीले अब त्यही परको छै छैन नि अहिले सोध्दा जसले काम गर्छन् उसैको हाजिरा छ अरू केही पनि छैन अँ ल ल तपाईँले गर्नु भयो राम्रो गर्नु भयो अँ हुन्छ हुन्